पदयात्रा गर्दाखेरि पहिला जति पनि हामीले पदयात्रा गरेका थियौँ हामी गएको ठाउँ चाहिँ थियो यता हामी लाभाबाट माथि हाम्रो जङ्गल पर्छ रचेला साइड है त्यो समय चाहिँ हामी आलुबारीसम्म चाहिँ गएको थियौँ र हामी हिँड्दै हिँड्दै हिँड्दै गएको थियौँ वन जङ्गल छ एकदमै राम्रो वातावरणले भरिएको जग्गा तर त्यतिबेला चाहिँ के थियो भन्दाखेरि चाहिँ त्यहाँ बाटोमा बिसाउनेको लागि चौताराहरू थिएन है त्यहाँदेखिन् मैलाहरू फोहोरहरू फ्याँक्ने डस्टबिनहरू थिएन तर जब पछि फेरि हामी साथीहरूसँग जाँदाखेरि चाहिँ के देखेँ भन्दाखेरि चाहिँ त्यहाँनिर अति नै राम्रो ढाँचामा है बाटोमा त्यहाँनिर क्यामराहरू पनि फिट गरिएको जसमा चाहिँ हामीले चाहिँ क्यामराहरू देख्दैनौँ जस्ट हामी क्रस गरिसकेपछि त्यहाँनिर क्याप्चर हुन्छ त्यहाँनिर त्यो राम्रो एउटा हाम्रो सुरक्षाको लागि अनि वनजङ्गलको पनि सुरक्षाको लागि राखिएको हो अनि अगाडि गएर हामीले त्यहाँ माथिनिर एउटा क्याम्प बेस क्याम्पहरू रहेछ है त डिपार्ट्मेन्टको मान्छेहरू पनि बस्नु हुँदोरहेछ त्यहाँबाट बेस क्याम्पमा चाहिँ मजाले बिसाउने चौताराहरू बनाएको रहेछ पानीको व्यवस्थाहरू गरिएको डस्टबिनहरू है अनि जति पनि हाइकिङमा जानुहुन्छ पदयात्रामा जानुहुन्छ उहाँहरूको लागि चाहिँ त्यहाँनिर एकजना ऊ यो पनि दिनु टुरिस्ट गाइड पनि दिनुहुँदो रहेछ उहाँले त्यहाँबाट त्यहाँको अन्य अन्य जग्गाहरू उँभो उँभो लानुहुँदो रहेछ जस्तो त्यहाँदेखिन् पिएचई सोर्स भयो थाम्ब भयो त्यहाँबाट उँभो गएर आलुबारी भयो तिन सिमाना त्यसरी नै उँभो उँभो लानुहुँदो रहेछ त्यो जाने क्रममा त्यहाँ बाटोमा के कस्तो जनावरहरू भेटिन्छ त्यो विषयमा जानकारीहरू पनि गराइदिँदै अनि अनि वनजङ्गल अनि चराहरू विशेषगरी त्यहाँ एकदमै बेसी मात्रामा चराहरू भेटिने विभिन्न प्रजातिको चराहरूको नामहरू पनि हामीले जान्न पायौँ त्यसै गरिकन विभिन्न प्रकारको रुखहरूको विषयमा पनि हामीले नामहरू जान्न पायौँ है चराहरूको अवाजहरू अनि चराहरूलाई कसरी हामीले हामी हाम्रो तर्फ आकर्षित गर्न चाहन्छौँ सक्छौँ भन्ने एउटा टेक्निकहरू हुँदौरहेछ त्यहाँनिर है त्योहरू हामीले सिक्न सक्यौँ त्यहाँनिर किनभने त्यहाँ जति पनि हाम्रो टुरिस्ट गाइड जो हुनुहुन्थ्यो उहाँले एकदम अति नै राम्रो ढङ्गमा गाइड गर्नुभएको थियो है त्यो कुरोहरू अत्यन्तै राम्रो भएर गयो र अनि अर्को कुरा चाहिँ के छ भन्दाखेरि चाहिँ यति राम्रो सुन्दर स्वच्छ वातावरणलाई हामीले फोहोर मैला गर्नु हुँदैन है र त्यो गर्नु नगर्नुको लागि चाहिँ हामी आफू नै सचेत रहनुपर्छ हामीले हाइकिङ जाँदाखेरि हामीले खानेकुराहरू बोकेका हुन्छौँ हामीलाई पानी चाहिन्छ तिर्खा लाग्छ पानीको बोतलहरू हुन्छ ती प्रयोग गरिएका हाम्रो पानीको बोतलहरू अनि खानेकुराको प्लास्टिकहरू अनि अन्य प्लेट्सहरू जति पनि हुन्छ फोहोरहरू हमीले त्यहीँ भएको डस्टबिनमा लगाउन सक्छौँ साथै यदि डस्टबिन छैन हामीले डस्टबिन नभएको ठाउँमै बसेर हामीले खानाहरू खायौँ भने पनि उक्त र फोहोरहरूलाई हामीले एउटा के एउटा प्लास्टिकमा हामीले पोको पारेर हामीसँगै ल्याउन सक्छौँ हामीले सँगै ल्याएर त्यसलाई डस्टबिन भएको जग्गामा हामीले डस्टबिनमा लगाउन सक्छौँ यदि डस्टबिन नभेटिएको खण्डमा हामीले ती फोहोरलाई घरमै बोकेर ल्याएर त्यसलाई हामीले त्यहीँनिर घरमै नै हामीले ठेगाना लाउन सक्छौँ त्यसरी नै